जेरी ओ पेनाङ रेस्टुरेन्टबाट बोल्नु भएको हो हजुर तपाईँको रेस्टुरेन्टबाट अनलाइन खानाहरू पनि अर्डर हुन्छ है हजुर त्यही त मैले खानाहरू अर्डर गर्नु थियो कि अनि हजुर लेख्नु होस् त चिकन मम दुई प्लेट हजुर अनि चिकन चाउमिन दुई प्लेट गरिदिनुहोस् अन्त चिकन बिरियानी दुई प्लेट गरिदिनुहोस् अनि त्यस पछाडि चिकन करी पनि गरिदिनुहोस्

अनि त्यहीसँग एउटा पाँच सय एमएलको कोक गरिदिनुहोस् जु पाँच सय एमएलको हजु अनि एउटा फे फेन्टा पनि गरदिनुहोस् सेम पाँच सय एमएलकै गरिदिनुहोस् हजुर हजुर लेख्नु भयो

यो हजुर एक बजी भित्रमा ल्याइदिनु ल्याइदिनु सक्नु हुन्छ जे दिउँसोको खाना हो कि अनि मेरो साथीहरू पनि आइरहेको छ अनि त्यही लन्चको लागि चाहिँ मगाएको हजुर अन्त ठेगाना लेख्नुहोस् न हजुर सिंहमारी एनपी कलेज नियर हजुर एक बजी भित्रमा ल्याइदिनुहोस् ल हजुर एकपल्ट फेरि भन्नुहोस् त भन्छु चिकन मम दुई प्लेट हो अन्त चिकन चाउमिन दुई प्लेट चिकन बिरियानी दुई प्लेट अन्त त्यस पछाडि चिकन करी अनि त्योसँग एउटा पाँच सय एमएलको कोक अनि एउटा पाँच सय एमएलकै फेन्टा हजुर हजुर हुन्छ थ्यान्क यु अङ्कल